तपाईँकोमा फोन छ होला है नयाँ नयाँ अहिले कुन कुन फोन आएको छ होला है अन्त अरू रेड्मी रेड्मी चाहिँ कसरी छ सिक्स जिबी ऱ्यामको सिक्स्टी फोरको त्यसको चाहिँ कति होला है त्यसमा त्यसमा अलिक डिस्काउन्ट हुन्छ होला इन्सटलमेन्टमा पाउँछ ए त्यसो भने अहिले भरे आईकन हेर्छु नि ल म अरू फोनहरू चाहिँ कति जिबीको छ सेम प्राइस हो ए ए हजुर हुन्छ अहिले एकछिनबाट आएर हेर्छु नि ल म हुन्छ थ्याङ्क यु अलिक मिलाइदिनु